हजुर म चाहिँ जब कलेज पढ्थेँ टु थाउजन नाइन्टिनमा त्यति बेला चाहिँ हाम्रो कलेजबाट चाहिँ एनएसएस क्याम्पिङ ज्वाइन गर्नु भन्नुभएको थियो अन्त त्यहाँ चाहिँ अप्सन थियो एनएसएस र एनसिसी अन्त मलाई चाहिँ अब अलिक अब नेचरसँग कनेक्ट हुनु चाहिँ अलिक मनपर्छ अनि त्यसले गर्दा चाहिँ म चाहिँ एनएसएस ज्वाइन गरेँ अनि एनएसएसमा चाहिँ हाम्रो अब जो मेन लिडर थियो उहाँले चाहिँ हामीलाई अब पुरा जुहरू हरू एकदमै लगिरहनु हुन्थ्यो अब जुमा गएर अब हामीले चाहिँ अब डिफ्रेन्ट डिफ्रेन्ट अब भेराइटिसको अब बर्डहरूको डिफ्रेन्ट डिफ्रेन्ट भेराइटिस जो चाहिँ दार्जिलिङ जुमा अभाएलेबल छ त्योहरू चाहिँ हामी पुरा हेर्ने चान्सेसहरू पुरा पाउँथ्यौँ अनि यो अनुभव चाहिँ कस्तो थियो भन्दा चाहिँ अब हामी त्यो क्लबमा त ज्वाइन भएको होइन तर एनएसएस त अब त्यो बर्ड वाच उयो बर्डको त्यो क्लब होइन तर एनएसएसले चाहिँ अब त्यो नेसनल अब उयो एनएसएसलाई चाहिँ अब तपाईँको फुल फर्म भन्दा चाहिँ अब नेसनल स सर्भिस क्याम्प भन्छ जसले चाहिँ अब नेचरलाई चाहिँ एकदमै अब कस्तो भन्नु अब नेचरसँग रिलेटेड अब वर्कहरू गर्छ जस्तै अब ट्रेनिङ अवेरनेसहरू भयो अनि त्यो प्लान्टेसनहरू भयो एफोस एफोरेस्टेसनहरू भयो डिफोरेस्टेसनहरू नगर्नु अब त्यही त्यही अब लेक्चरहरू दिन्छ अनि लेक्चर नट ओन्ली लेक्चर व्हेर एज् अब कामहरू पनि धेरै गर्छ अनि अब अभ्यसली अब अब नेचरसँग कनेक्टेड स्किम भनेपछि अब अभ्यसली अब बर्ड पनि नेचरको नै त एउटा पार्ट हो अनि त्यही हामीलाई क्लब त थिएन त्यो बर्डको इस एउटा स्पेसिफिक क्लब तर अब हामी त्यहाँनिर जुन चाहिँ पद्मा नाइडु त्यो पद्मा पद्माजा नाइडु क्ल उयो छ जू छ त्यहाँ चाहिँ अब तपाईँले अब भिडिट गर्नुभयो भने चाहिँ अब तपाईँले चाहिँ अब यु आर सो मच फोर्च्युनेट अब अहिले अब आँखाले आफ्नो आफ्नो त्यो आँखाले देख्न अब डिफ्रेन्ट डिफ्रेन्ट जो चाहिँ अब ओन् ओन्ली इन हिल अभाइलेबल हुन्छ त्यसलाई चाहिँ अब प्रिजर्भ गरेर राखेको छ अनि यो एक्सपिरिएन्स चाहिँ म साथीहरूसँग अन्त अलोङ विथ माइ अब लिडर एन्ड टिचर्सहरूसँग गएको थिएँ अनि यो एक्सपिरिन्स चाहिँ एकदमै राम्रो थियो अब जो चाहिँ म अब सानोमा खालि गएको तर व्हेर एज अहिले त्यो टु थाउजन नाइन्टिनमा अब कलेजबाट लाँदा चाहिँ अब अलोङ विथ न्यु फ्रेन्डस अब कलेजको एक्सपिरियन्स अब त्यो जुन चाहिँ यो हामी उ त्यो चराहरू हेर्न गएको थियौँ हामी नट ओन्ली चरा अरूहरू अब एनिमल्सहरू पनि हेऱ्यौँ तर हाम्रो चाहिँ अब मलाई चाहिँ अलिकति अब चराहरू अब मनपऱ्यो किनभने अब त्यहाँनिर डिफ्रेन्ट डिफ्रेन्ट चराहरू थियो अब प्यारोट भयो मैले कहिल्यै देखेको थिइनँ प्यारोट अन्त पिकक त पिकक त अब देखिरहेको हो अन्त अब पुरा अभएलेबल हुने अब बर्ड हो जो चाहिँ हाम्रो नेसनल बर्ड पनि भन्छ त्यो चाहिँ हाम्रो गाउँमा पुरा देखिरहन्छ तर अब प्यारोट मैना स्प्यारो फिस्टाहरू चाहिँ मैले कहिल्यै नदेखेको अब गाउँमा देखेको अब तर अब त्यो नामहरू थाहा नभएर चाहिँ अब अलिकति उयो भएको तर व्हेर एज जुमा गएर चाहिँ अब मैले अब थाहा पाएँ अब यो चरालाई यो भन्छ यो चरालाई यो भन्छ भनेर यति नै थियो मेरो एक्सपिरियन्स